माछा मार्ने सम्बन्धी केही वातावरणीय वा संरक्षणसम्बन्धी कुराहरूमध्ये वायु प्रदूषण वा जल प्रदूषण हुन् जसले गर्दा म एकदमै चिन्तित छु र हालैका वर्षहरूमा वायु प्रदूषण वा जल प्रदूषणको कारणले गर्दाखेरि धेरै माछाहरूको मृत्यु भएको छ र मृत माछाहरू खोलाको छेउछेउमा मरिएको फेलापरेको छ